हेलो अली के हो यसपालि त तिमीले त मलाई कस्तो जुत्ता पठाइदियौ हो आम्माममामामा पोहोर त राम्रो पो दिएको थियौ त हो यसपालिको त कस्तो मलाई हेर आम्मामा अस्ति जगिङ गर्नुको लागि गएको दस दिन पनि नभई त्यो जुत्ता त आम्माम डाङडुङ बाटामा फाट्यो नि हो हैट म झन्डै लडेँ नि हो हैट त्यस्तो काम नगर न हो हेर हामीले अन्त त्यस्तो काम नगर न हो अली हो म त हेर झन् तिमीलाई त्यत्रो पाँच पाँच सय हालेर हो राम्रो पो रहेछ भनेर मैले तिम्रोबाट जुत्ता किनेँ हो कस्तो विश्वासले किने नि त अब सधैँ तिम्रोबाट किने हो हुनु त अब तिम्रो दोष छैन होला हो अब कम्पनीको दोष होला तर र पनि त अब तिमीले मलाई भन्नु पर्थ्यो नि त हो होइन त्यो जुत्ता त अलिक मलाई सस्तो जस्तो त लागेको थियो तिमीले अब महँगो दाम भन्यौ एकदम राम्रो जुत्ता छ दाजु यो लानुहोस् भनेर भन्यौ हो अब मेरो त बिहान जगिङ गर्नु पर्छ यसो अरूहरूलाई है फ्रि एन्ड एक्सरसाइजेस यसो सिकाउनु पर्छ हो एउटा ग्रुपलाई अझ तिमीले त धत्तेरिका मलाई कस्तो प्रडक्ट दिएको हो आम्माम्माम हो धेत्तेरिका घरमा मैले त्यसको कारणले गर्दाखेरि गाली खाएको खाएकै छु हो यसो विचार गर न हो अलिक राम्रो राम्रो यसो नेपालबाट मेड इन चाइनाहरू अरू छैन त्यस्तो प्रडक्टहरू अलिक राम्रो राम्रो खालकै ल्याएर बेच न हो पैसा त हामी दिइहाल्छौँ त तिमीलाई त आमाम्मा त्यो जुत्ताले गर्दा फेरि नि मेरो हेर मेरो नि अहिले जगिङ जानु बन्द भयो हो अस्ति सिलाएको आमाम् ड्याङडुङ फाटिहाल्यो दुई दिनमै फाट्यो पानीले भिजेर हो त्यस्तो खालको प्रडक्ट त नबेच न हो आमाम्माम ए हेर मलाई यहाँ घरबाट सबैले कराएको कराएकै छ हो त्यो जुत्ताले गर्दा फेरि अन्त पहिला त राम्रो दिएको थियौ नि तिम्रो दुई वर्षको जस्तो खपेको थियो नि यसपालि त तिमीले कस्तो प्रडक्ट पठाएछौ हो अलि आम्माम् मलाई मन दुख्यो तिमीदेखि त हेत्तेरिका